हजुर बहिनी अँ हजुर हजुर कहाँ जाने बहिनीहरू ए हुन्छ को को जाने भयो

हजुर अँ ए हुन्छ त अन्त मिलाएर जाउँ न अन्त यो छुट्टी पनि छ अहिले हो त्यसले गर्दा चाहिँ जानु पर्छ नि हौ कतै गएको छुइनँ योपालि अँ अँ ए ए ड्राई जानु ए अँ ए अँ गाडी अब हेरेर मान्छे हेरेर भन्नु पर्छौ यहीँ गाउँकै भाइको भन्दा पनि हुन्छ अब बजारतिरको कसैको अब धेरै भयौँ भने अब ठुलै गाडी लानुपऱ्यो हो सानो भयो भन्त यहाँ गाउँकै भाइ पनि छ नि यहाँ दिपकको गाडी भन्दा पनि भइगयो ए हुन्छ बहिनी हुन्छ भयो हुन् अँ उम् ए हुन्छ बहिनी हुन्छ अँ अँ अँ मेरो घरबाट दुईजना हुन्छ हो मेरो घरबाट दुईजना चाहिँ कन्फर्म हो अँ त्यहाँबाट अरू खोजौँ न अँ अँ अँ हुन्छ अंँ जति धेरै गयो उति भाडा कम्ती पऱ्यो नि त हामीलाई अँ अँ ल ल हुन्छ बहिनी हुन्छ हुन्छ